म चाहिँ पालन गर्ने मैले पालन गर्ने चाहिँ अब लक्ष्मी पूजा हो सांस्कृतिक चाडमा चाहिँ लक्ष्मी पूजा म गर्छु र त्यो घरमा चाहिँ बाबासँगै बसेर पूजा आजाहरू गर्छु त्यति नै हो